हेलो हजुर तपाईँको म के सहयोग गर्नसक्छु ए हजुर हाम्रो यहाँ दार्जिलिङको चिया चाहिँ एकदमै फेमस छ है अब एकदमै पर्यटकहरू यो हाम्रो यो चिया चियापत्ती चाहिँ तपाईँको हाम्रो यो जुन भारतदेखि पनि बाहिर बाहिर पनि एकदमै एक्सपोर्ट हुन्छ होइन एकदमै फेमस तपाईँ एकदमै आउनुहोस् हाम्रो दार्जिलिङको चियाको मजा लिनुहोस् चियापत्ती लिनुहोस् लानुहोस् एकदमै धेरै मात्रामा पाउन सक्नुहुनेछ तपाईँले कहिले आउनुहुन्छ के आउनुहुन्छ आउनुहोस् न हजुर हजुर तपाईँले मकैबारी टी इस्टेटको चियापत्ती लिनुभयो भने चाहिँ एकदमै राम्रो हुनेछ हुन्छ तपाईँको अझ दार्जिलिङमै पर्छ दार्जिलिङ दार्जिलिङ के भन्छ डिस्ट्रिकमा पर्छ हुन्छ नि कर्सियङ भन्छ कर्सियाङदेखि अलिकति त्यहाँ आइपुग्नु भयो भने तपाईँले त्यहाँदेखि एकदमै अब त्यहाँ त्यहीँ जान चाहनुहुन्छ त्यहीँ म कर्सियङमै पाउनुहुन्छ मकैबारीको टी स्टलमै पाउनुहुन्छ हजुर हजुर फ्याक्ट्रीमा किन्नुपर्छ किन्नुको लागि चाहिँ तपाईँले त्यहाँको कर्मचारीहरूसँग सम्पर्क गर्नुपर्छ जस्तो लाग्यो मलाई चाहिँ अलिअलि फ्याक्ट्रीबाटै लिन चाहन चाहनुहुन्छ भने आउनुहोस् म तपाईँलाई उनीहरूसँग भेटाउने प्रयास गर्छु नि तपाईँले दार्जिलिङ बजार ए दार्जिलिङमा फेमस भन्नु तपाईँले दार्जिलिङमा त धेरै कुराहरू जस्तै अब छुर्पीदेखि लिएर तपाईँले विभिन्न प्रकारको जुन अर्ग्यानिक चिजहरू पाउनुहुनेछ नि तपाईँले एकदमै यहाँको दार्जिलिङको छुर्पी फेमस छ छुर्पीहरू खानुभएको छ होला तपाईँले ए हजुर कि तितौरा भयो है छोरी मान्छेले विशेष रुचाउँछ नि तितौरा खान झन् तितरीको अमिलो चिज त्यो धेरै फेमस छ दार्जिलिङको हजुर तपाईँको पर केजी चाहिँ थाउजन्डहरू पर्छ होला हौ हजुर हजुर हजुर हजुर त्यो समान नै हुन्छ त्यस्तो पनि हुँदैन हाइट उयो हुँदैन इक्वेली नै हुन्छ तपाईँले एकदमै है अब फ्याक्ट्रीमै न अब जान सक्नुभएन भने पनि तपाईँले दार्जिलिङ बजारमा तपाईँले धेरै टी उयो स्टलहरू पाउनुहुनेछ क्या धेरै प्रकारको अब कुन कुन फ्याक्ट्रीहरूको उनीहरूले कलेक्सन गरेर राखेको हुन्छ तपाईँले एकदमै पर्याप्त मात्रामै पाउन सक्नुहुनेछ नि ए हजुर हजुर हजुर आउनुहोस् मजाले दार्जिलिङ घुम्नुहोस् होइन अब मजा लिनुहोस् फाइदा उठाउनुहोस् चियापत्ती लिनुहोस् एकदम तपाईँलाई हामी एकदम हार्दिक स्वागत गर्न चाहन्छौँ दार्जिलिङमा